हेलो म यता कालिम्पोङ एजेन्सीलाई कल गरेको हो किनभने मलाई यता एउटा मिनी बस चाहिन्छ मेरो परिवारको लागि मिनी बस चाहिन्छ एकदमै छिटो आउनु पऱ्यो बाह्र बजी चाहिँ म त्यहाँ डेलो पुग्न पर्छ किनभने मेरो परिवारहरूसँग नै म जानेछु हामी यता सिलगढीमा छ तर हामी त्यहाँ टिस्टा आइपुग्छ नौ दस बजी दस बजी आइपुग्छ मलाई ड्राइबर छिटो छिटो आउँछ भन्ने मलाई अनुरोध छ किनभने हामी छिटो पुग्नपऱ्यो हाम्रो अर्को परिवारहरूलाई पनि भेट्न भेट्छ हामी उता